बैनी दोकानमै हुनुहुन्छ

ए सुन्नुहोस् न त्यहाँ तपाईँहरूकोमा त्यो बर्थडेको सामानहरू पाइन्छ होला मलाई नि बर्थडेको लागि नि उयो मिठाईहरू हो अन्त डेकोरेसन गर्ने सामानहरू पाउँछ के के छ होला है ए त्यसो भए नि प्राइसहरू कति होला है उयो तपाईँको त्यो यो डेकोरेसन गर्ने त्यो हेप्पी बर्थडे लेखेको पनि छ त्यसको प्राइस कति होला है हजुर स्प्रेको थ्री फिफ्टी कि सबै टोटल गरेर ए त्यसो भए नि मलाई स्प्रे दुईवटा हो त्यो बेलुन

हजुर

ए होइन बेलुन कति कलरको होला है ए त्यो सिङ्गल सिङ्गल कलरको चाहिँ पाउँदैन ए त्यसो भए मलाई नि स्प्रे दुईवटा हो बलुन एक प्याकेट दिनुहोस् अनि त्यो हेप्पी बर्थडे लेखेको उयो गरिदिनु होस् न ल होइन होइन प्याकेटको त्यो होइन त्यो कलरिङवाला चाहिँ प्याकेट गरिदिनु होस् हो त्यो होस् त्यो सिङ्गल कलरको छोडिदिनु होस् त्यो कलरवाला दुई प्याकेट गरिदिनु होस् त्यो अन्त हेप्पी बर्थडे लेखेको र स्प्रे दुईवटा अन्त पटेका पनि छ भन्नुभएको थियो नि त्यो पटेका पनि एउटा गरिदिनु होस् न ल ए अँ अँ केक पनि चाहिन्छ नि होइन के के नि अँ तपाईँको कति फ्लेभर कुन कुन फ्लेभरको होला है ब्ल्याकबेरी कसरी हो कसरी पावा हुन्छ हजुर ए त्यसो भए यसो गर्नुहोस् न त्यो अघि थ्री फिफ्टी भनेको त्यो सबै मलाई प्याक गरिदिनु होस् त म त्यहाँ आएर के केहरू चाहिँ हेरेरै म तपाईँलाई अर्डर गर्छु नि ल

टोपी त होस् हौ परेन हौ टोपी त ए हुन्छ हुन्छ